हजुर हजुर हो त अहिले त बाह्र सौ पचास कहाँ हौ दिदी अस्ति झन् चौध सौ थियो अहिले घटेर बाह्र सौ पचास पो भाएको त झन् हजुर अस्ति अस्ति त हजुर र त अब खोइ के गर्नु गभर्नमेन्टबाटै यस्तो अर्डर आएको छ बाह्र सौ पचासै हजुर तपाईँको घर अब टाढो छ भने त लाग्छ नि एक सौ रुपियाँ चार्ज हजुर बोक्ने बोक्नेलाई हजुर र त है हजुर हजुर हजुर दिदी हजुर हुन्छ दिदी तपाईँको अब भोलिसम्म त आइपुग्छ एक दिनमा त

हुन्छ हुन्छ हुन्छ